कालेम्पोङ होटेलबाट बोलेको म सहन नाना धोबी धारा बोले धोबी धाराबाट बोलेको मलाई तपाईँको रेस्टुरेन्टबाट केही यो आउने विगत हप्ताको दिन मलाई चाहिँ तपाईँको होटेलबाट एउटा अर्डर दिनु थियो खानेकुरामा के के पाइन्छ भन्न सक्नुहुन्छ त्यसमा मलाई चाहिँ चाहिएको मोमो थुक्पा थाइपो अनि चिकन चिल्लीहरू अन्त बोनलेस चिकन विङ्स हो अनि बिरयानीहरू उपस्थितहरू धेरै आइटमहरू मलाई चाहिएको छ साथै भात दाल एग करीहरू अनि धेरै धेरैसम्म अन्डाहरू चाहिएको छ वाटर पानी पनि साथै अनि त्यसमा सबै प्रबन्धहरू तपाईँले व्यवस्था मिलाइदिनु होस् अनि आउँदो दिनाकमा चाहिँ तपाईँले मलाई सूचित गरिदिनु होस्